हेलो अन्जली होटेल हो मैले खाना अर्डर गरेको थिएँ खोइ बिहानै गरेको अहिलेसम्म खाना आइपुगेको छैन मैले लन्चको लागि अर्डर गरेको थिएँ किन होला कसरी ढिलो भएको होला कि वहाँबाट लन्च मेरो लन्च पठाइसकेको हो